मलाई घरपालुवा जनावर अति नै मनपर्छ अनि त्यसै कारण मैले एउटा बिरालोलाई लिएर घरमा पालेको छु घरपालुवा जनावर घरमा ल्याएपछि घरको वातावरण अति नै रमाइलो बनाइदिन्छ घरपालुवा जनावरको महत्त्व हरेक परिवारले बुझे भने एउटा जना जनावरले ले एउटा परिवार पाउँछ त्यसरी नै एउटा परिवारले एउटा नयाँ सदस्य पाउँछ घरपालुवा जनावरहरूको जानवरहरूले ए घरमा ल्याएपछि ई त्यस घरका मान्छेहरूले ए जनावरहरूप्रति धेरै जानकारी प्राप्त गर्न सक्छन् जस्तै कि जनावरहरू जनावरहरूले आफ्नो भाषामा कसरी वार्तालापहरू गर्छन् कसरी आफूलाई भोक लाग्यो रिस उठ्यो यो मनपरेन त्यो मनपरेन भन्ने भनेर बताउन बताउँछन् मलाई जस्तै कि मैले लिएको मेरो बिरालोसँग मेरो एउटा माया बसेको छ त्यसलाई म साथमा राख्दाखेरि म आफूलाई ए खुसी खुसी भएको महसुस गर्छु त्यो मलाई त्यो बिरालो मेरो आसपास नहुँदा त्यो बिरालो मेरो पासमा भए हुन्थ्यो कता गयो होला कसो गयो होला भन्ने मलाई एउटा चिन्ता भइबस्छ त्यस्तो कसैको उपस्थितिले आफ्नोमा आउने एउटा भावहरू जो निमुखा प्राणीहरूप्रति हामी कत्तिको भावहरू हामी बुझ्नु सक्दैनौँ निमुखा प्राणीहरूप्रति प्रतिको एउटा लगाउ मान्छेमा बस्न जान्छ जनावरहरू अति नै निमुखा प्राणी भएकोले गर्दाखेरि एउटा घरपालुवा जना जनावरले तपाईँलाई हरेक जनावरप्रतिको आफ्नो मायाहरू आफूमा जागृत गराइदिन्छ घरपालुवा जनावर नै जनावर नै एउटा यस्तो तपाईँहरूको बाटो भइदिन्छ कि त्यसले गर्दाखेरि तपाईँले अरू जनावरहरूपट्टि पनि एउटा माया एउटा दयाको भावले हेर्न सक्नुहुन्छ हेर्न सक्नुहुन्छ जस्तै कि जङ्गली जनावरहरूसँग हामी डराउँछौँ हामी भाग्छौँ तर आफूसँग एउटा जनावर साथमा लिएर राख्यो भने हामी त्यसलाई त्यसको महत्त्वलाई बुझ्नसक्छौँ त्यसरी नै हामी सायद जङ्गली जनावरको भावनाहरूलाई पनि बुझ्नसक्छौँ तिनीहरसँग हामी डराउँदैनौँ हामी तिनीहरूलाई कुनै हानि पुर्याउँदैनौँ तिनीहरूको महत्त्वलाई बुझ्छौँ घर घरपालुवा जनावरहरू धेरै छन् जस्तै कि बिरालो कुकुर धेरै वर्गका चराहरू पाल्छन् मान्छेले सुँगुर पाल्छन् गाई पाल्छन् गोरु बाख्रा पाल्ने गर्छन् घरमा लिएर धेरैलाई बिजनेसको विषय लिएर पनि मान्छेहरूले पाल्ने गर्छन् तर घरपालुवा जनावरलाई एउटा परिवारको महत्त्व लिएर पाल्यो भने हामीले जनावरहरूलाई पनि एउटा ब ठाउँमा राखेर मायासँग हेर्नसक्छौँ तिनीहरूलाई पनि एउटा राम्रो जीवन प्रदान गर्नसक्छौँ